मलाई मनपर्ने योगा चाहिँ सूर्य आसन हो र यो आसन गर्दाखेरि चाहिँ हाम्रो एकदमै नसाहरू तन्किन्छ जिउहरू दुखिरहेको एकदमै राम्रो हुन्छ सन्चो हुन्छ